मेरा भाइ बैनीहरू थुप्रै छन्

कतिपय स्वभावहरू उनीहरूको र मेरो मिल्दाजुल्दा छन् पनि तर कतिपय अमिल्दो पनि छ उनीहरू धेरै नरम स्वभावको अलिक मिलनसार स्वभावका छन् भने म अलिकति सङ्की अलिकति रुष्ट स्वभावको छु जसको कारणले गर्दा तिनीहरूभन्दा अलिकति फरक फरक ढाँचाको मलाई देखिन्छ फरक फरक व्यक्तित्वको मलाई देखिन्छ तिनीहरू सबैलाई आत्मासाथ गरेर सबैलाई अङ्गालेर हिँडौँ भन्ने खाालके छन् भने म जो जो मसित मन मिल्ने छ जो जो मेरोसित सोच मिल्छ उनीहरूलाई साथमा लिएर हिँडौँ र नमिल्ने सोच नमिल्ने र विचार नमिल्नेहरूलाई साथमा नलिउँ बरू उनीहरूसित दुस्मनी नै गरौँ बैरी नै गरौँ भनेर हिँड्ने खालको मेरो विचार भएको कारणले गर्दा उनीहरूको स्वभाव र मेरो स्वभाव साह्रै मिल्दैन तथापि समाजसेवाको क्षेत्रमा मानवसेवाको क्षेत्रमा मान्छेहरूलाई माया गर्ने क्षेत्रमा र उद्धार हृदयको क्षेत्रमा चाहिँ हाम्रो प्रायः विचारहरू सोचहरू मिल्दोजुल्दो छ